दार्जिलिङमा आजको दिनमा हामीले हेर्नु पऱ्यो भने धेरैभन्दा धेरै घुम्ने रमणीय जग्गाहरू छ जसमा कि हेरिटेज साइट्सहरू पनि छ जस्तै सित्राबुङ हाइड्रो इलेक्ट्रिकल पावर स्टेसन जसमा एसियाको सबसे फर्स्ट हाइड्रो इलेक्ट्रिकल पावर स्टेसन हो जसमा इन्डियामा एउटा करेन्ट प्रड्युस नहुँदाखेरि दार्जिलिङमा करेन्ट प्रड्युस भइसकेको थियो आजको दिनमा यही जग्गामा हामीले एउटा होमस्टेहरू बनाएर टुरिज्मलाई अपग्रेड गरेर यहाँ रोपे वे केबल कारहरू बनाएर गऱ्यो भने धेरैभन्दा धेरै यहाँको मान्छे व्यवसायहरू बढेर जान्छ यतिमात्र नभएर तपाईँको टाइगर हिलमा सनराइज छ जो रमणीय देख्छ बिहान दिन खुल्ला भएको कारणले गर्दा त्यति मात्र नभएर रक गार्डन भयो लोएड बोटानिकल गार्डन छ त्यहाँ तपाईँको धेराभन्दा धेरै नै आयुर्वेदिक औषधीहरू को प्लान्टहरू प्लान्टहरू पाउँछ त्यो मात्र नभएर पद्मा नाइडु जु जु छ जसमा कि एउटा एनडेजन्ड स्पिसिस रेड पान्डाहरू छ रेड पान्डाहरू लाई त्यहाँ एउटा संरक्षण गरेर राखेको छ एचएमआई छ जो हिमाली माउन्टेन इन्स्टिट्युट जो इन्डियाको फर्स्ट इस्टिट्युट हो जसमा कि पन्डित जवाहरलाल नेहरूले इनोग्रेसन गरेर इनोग्रेसन गर्नुभएको थियो त्यति मात्र नभएर रोप वे भयो तपाईँको अनि धेरैभन्दा धेरै धेरै अझै धेरै जग्गाहरू जति जग्गाहरू छ हामीले अझै नै कन्जर्भेसन प्रिजरभेसन गरेर राख्नु सकिन्छ जस्तै कालेबुङमा भयो डेलो भयो तपाईँको लाभा भयो त्यति मात्र नभएर मिरिक भयो मिरिकमा मिरिक लेक भयो तेतिमा त्यहाँदेखि पनि तपाईँको आजको दिनमा जति पनि ए्याड करेन्ट तपैको धेरैभन्दा धेरै होमस्टेहरू बन्नेर गोएको छ जस्मा कि बाइरको मान्छेहरू र बिजी लाइफ बिजी लाइफले गर्दाखेरि धेरै कङ्क्रिट बिल्डिङहरू ज्यादा भएको कारणले गर्दा बिजी लाइफहरू पपुलेसन ज्यादा भएले गर्दाखेरि आजको दिनमा टुरिज्म टुरिस्ट या टुरिज्मले लो प्रोबब्लेम

अझै राम्रो तरिकाले राम्रो बनाउने कोसिसमा लाग्नुपर्छ